नृत्यलाई आफ्नो हबी बनाउन चाहने महिलाहरूलाई समाजले समर्थन दिँदैन तर मलाई लाग्छ हामी प्रत्येक मानिसहरूको आ आफ्नै सोच विचार ल्वाइ खुवाइ हुन्छन् तर पनि हामी एउटा समाजमा बसेपछि हाम्रा वरिपरिका छिमेकीहरूले हामीले लाएको अथवा खाएको मन पराउँदैनन् र पनि यस्ता महिलाहरूले जस्तै नृत्यलाई आफ्नो हबी बनाएका छन् अत्ति नै राम्रो हो लाग्छ किनभने नृत्यले मानिसलाई खुसी बनाउँछन् साथै आफ्नो स्वास्थ्य राम्रो हुन्छ पछि गएर यही नृत्यलाई यही नृत्यद्वारा मानिसले आफ्नो पेट पाल्नसक्छन् अनि आफ्नो अनि आफ्नो यही नृत्यद्वारा भविष्य उज्यालो बनाउन सक्छन् अनि यस नृत्यले हामीलाई धेरै खुसी दिन्छन् भने यस्ता महिलाहरूले जो जसलाई जसले नृत्यलाई आफ्नो हबी बनाउँछ अति नै राम्रो हो